हाम्रो स्कुलमा चाहिँ सबै सब्जेक्टको प्रोजेक्ट दिन्छ केमिस्ट्री म्याथ फिजिक्स नेपाली इङ्गलिस अन्त वर्क एजुकेसन पनि सबसे साह्रो चाहिँ अब मलाई चाहिँ वर्क एजुकेसन लाग्छ किनभने मलाई केही सिलाउनु बुलाउनु बुनु बुन्नुहरू पनि आउँदैन साथीहरूले त कस्तो दामी दामी उयोहरू बनाउँछ अब कसैले बनाउँछ सानो सानो डोको बनाउँछ अब कसैले टेबल बनाउँछ सानो सजाउने कसैले चाहिँ त्यो बुनेर फुलहरू फुलको उयस बुटीहरू बनाएर ल्याउँछ अन्त कसैले त झाडुहरू पनि ल्याउँछ मजाले बनाएर मलाई त केही आउँदैन अन्त मलाई चाहिँ वर्क ए़जुकेसन चाहिँ पुरा साह्रो लाग्छ घरमा अरूलाई सघाई सिकाइमाग्छु अन्त टाइम पुरा लाग्छ अन्त टाइम पुरा लाग्छ मलाई त आउँदैन पनि यो अरूलाई सिकाई माग्नुपर्छ दिदीहरूलाई दादाहरूलाई अन्त अप्ठ्यारो लाग्छ क्या आफूलाई त आउँदैन हो अन्त अस्ति चाहिँ मैले मैले त झाडु किनिवरी लगिदिएँ बुन्नु बनाउनु पनि आउँदैन